मलाई नेपाली भाषामा चाहिँ के मन पर्छ भन्दा चाहिँ अब आफूहरूलाई आफूहरू भन्दा ठुलोहरूलाई तपाईँहरू भन्छ अन्त कति मिठो खाले एउटा भाषा नेपाली अन्त मलाई नेपालीको चाहिँ उखान वाग्धाराहरू मन पर्छ उखानमा चाहिँ अब पहिलाको मान्छेहरूले नाच्न जान्दैन आँगन टेडोहरू भन्ने खाले थियो उखानहरू अन्त घरमा बसी बसी नेपाल देख्छहरू भन्ने थियो त्यस्तोहरू चाहिँ मलाई मन पर्छ अन्त वाग्धारामा चाहिँ मन लाग्नु मन जाग्नु माया लाग्नुहरू भन्ने खाले हो अन्त मलाई शब्दहरू पनि मन पर्छ नेपालीको संज्ञाहरू पनि अब त्यस्तोहरू मन पर्छ नेपाली भाषा चाहिँ अति नै राम्रो हुन्छ